भाइ अहिले तिमी कहाँ छौ तिम्रो अटो बुक गर्नु छ र मेरो जरुरी कामले गर्दा म सिलगडी जानु पर्यो र तिमी अहिले कालेम्पोङ आइपुग्यौ तिमी कालेम्पोङमा छौ या छैन